हाम्रो गाँउका महिलाहरू रातो खुर्सानीको पाउडर पिस्न प्रत्येक बर्षको माघ फागुन महिनामा जतिबेला चाहिँ पूर्णरूपमा घमाइलो मौसम हुन्छ चारैतिर सुक्खापन जतिबेला अलिकति न्यानो दिनहरू रहेको हुन्छ त्यतिबेला चाहिँ सबैजना महिलाहरू खुर्सानी पिस्नको लागि भेला हुन्छन् अनि उक्त दिन सबैजना आफ्नो ओखली अनि मुसली लिएर आफ्नो छप्परमा भएका बिस्कुनहरू सबैजनाले उठाएर एक ठाउँ भेला हुनुको कारण धेरै समयमा अथवा थोरै समयमा धेरै काम गर्नको निम्ति पनि यसरी भेला भएका हुन् किनभने आफ्नो घरमा भएका सामग्रीहरू आफूले एक्लै गर्नु पऱ्यो भने धेरै समय लाग्ने गर्छ तर सबैजना मिलेर एक ठाउँ भेला भएर सबैको सामग्रीहरू एकजुट भेला गरेर गर्न सक्यो भने कम्ती समयमा धेरै काम पनि हुने गर्दछ अनि यसलाई सफल बनाउनका निम्ति स्वयम् सेवक सङ्गठन जसलाई सेल्फ हेल्प ग्रुप एसएचजी पनि भनिन्छ यस ग्रुपबाट प्राय महिलाहरू सबै महिलाहरू भेला हुने गर्दछन् अनि यो ग्रुप किन बनाइएको थियो भन्दाखेरि चाहिँ प्रत्येक गाउँमा प्रत्येक महिलाहरूलाई आत्मनिर्भर बनाउनका निम्ति बनाइएको थियो अनि आत्मनिर्भर भनेको कुनैपनि कार्यक्षेत्रमा आफूले आफूलाई अगाडि बढाएर कसैको पनि आश्रयमा लिन नपरोस् आश्रयमा बस्न नपरोस् कसैको आशमा बस्न नपरोस् भन्ने उद्देश्यले आफ्नै हातले आफ्नै मेहनतले आफ्नो खुट्टामा उभिन सकुन् अनि देश आफ्नो आर्थिक स्थितिलाई सठिक बनाउन सक्ने उद्देश्यले यो ग्रुप पनि बनाइएको हो